अँ हेलो अँ ए किन अँ भानिज हो ए अँ किन फोन गर्नुभएको थियो होला नि हजुर हजुर हजुर हजुर हजुर हजुर

अहिले तपाईँ कहाँ हुनुहुन्छ अहिले तपाईँ कहाँ कहाँ हुनुहुन्छ अहिले ए अँ त्यही त अँ

हजुर हजुर हजुर हजुर अँ त्यही त अनि के त्यहाँ त्यही हो हुनु चाहिँ अब अब तपाईँलाई पनि मेरो भेट्ने धेरै कोसिस थियो हगी अनि हाम्रो यो कोसिस अब अब अलिक पछाडि चाहिँ यसो भेटघाट गरेर तपाईँ हामी यसो बसेर अलिकति यो सामाजिक विषय लिएर अनि यो हाम्रो के अरे आफ्नो वेषभूषा आफ्नो रीतिथिति विधी विधान्तको लागि चाहिँ बात मार्नु पऱ्यो त भनिरहेको सोचिरहेको थिएँ अनि अँ एकदमै सत्य कुरो हो अनि त्यही कारणले गर्दाखेरि अब तपाईँसँग अलिकति झट्टै नै भेटघाट भएर सानो सभाहरू राखेर अनि अरू बुजुर्ग बुढापाका अनि हाम्रो दर्जाका दाजुभाइहरू सबै यो हाम्रो किराँतहरू सबैलाई यसो निमन्त्रणा गरेर चाहिँ हाम्रो जुन चाहिँ रीतिरिवाज भयो हाम्रो अब बिहे शुभ विवहाको रीति रिवाज हगी अनि अँ मराउ पराउको रीति रिवाज अनि यो अरू अन्य अरू धेरै किसिमको रीति रिवाजमा चाहिँ हामी अलिकति पछाडि गइरहेका छौँ अनि त्यसले गर्दाखेरि अहिलेको जुन चाहिँ यो यो कम्प्युटर यो जमानामा कति अब होम्रो र अब बुढापाकाहरूले पनि यो कुरोलाई ध्यान दिँदैन अनि यो बुढापाकाले अब अब हामी त अब हुँदैन त्यसले गर्दा अहिलेको जुन चाहिँ युवाहरूले त पटक्कै त यो कुरोमा ध्यान दिँदैन र अब हाम्रो यो जुन चाहिँ रीतिथिति विधि विधान्तहरू चाहिँ अब दिनदिनै विलिन भएर लोप लोप भएर गइसक्यो त्यसले गर्दाखेरि अलिकति तिम्रो हाम्रो यसो बसेर तिमी हामी बसेर चाहिँ अलिकति यो कुरोलाई हामी अगाडि बढाऔँ कि भनेर चाहिँ एउटा सर सल्लाह पनि थियो नि त्यो चाहिँ हजुर हजुर अँ

हजुर हजुर

हजुर

हजुर हजुर त्यही विषय लिएर अब त्यही त हाम्रो दिनदिनै हाम्रो संस्कृति विधान विधि विधानहरू हगी कतिवटा कुरोको मर्दापर्दा बिहे भयो अनि सबै कुरोमा कतिवटा त कुनै एउटा रीतिथिति आफ्नो बोली आफ्नो भाषा मातृभाषाहरू सबै हामीले भुलेर जाँदैछौँ र अब कतिजानाले यो आफ्नो मातृभाषा त अलिकति बोल्नु पनि जान्दैन अनि बोलेकोमा पनि बुझ्नु पनि सक्दैन पनि र कतिले त अब त्यो बोल्दाखेरि पनि हाँस्छ हाँस्छ अब खिसी गर्छ यो कुरो चाहिँ अब नबुझेकोले गर्दा त्यस्तो भएको हो त्यसले गर्दाखेरि चाहिँ हाम्रो अब रीतिथिति विधिविधान्त आफ्नो मातृभाषाहरू पनि सबै यो अघि बढाएर लैजाऔँ साथमा हामी राम्रो मान्छे राम्रो यस्तो आफ्नो मातृभाषा बोल्नेहरूलाई लिएर जोगाड गरेर चाहिँ हामी अब यो विषय लिएर चाहिँ हामी अघि बढ्नुपर्छ अनि हाम्रो किराँतमा हाम्रो सुम्निमा पारूहाङको आशीर्वादले चाहिँ हामीलाई यो कुरोको विषय लिएर यो कुरोको ध्यानमा ध्यान दिएर चाहिँ हाम्रो यो सुम्निमा पारूहाङ बाट चाहिँ हामीलाई पनि आशीर्वाद पाओस् भनेर चाहिँ नि अब हाम्रो यो कुरोलाई चाहिँ अघि बढाऔँ है भनेर चाहिँ अब तपाईँसँग यहाँ एउटा सम्पर्क राखेर चाहिँ बात सम्पर्क राखेको नि अँ हो नि

अँ अँ अँ हजुर हजुर हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ त्यही कारणले गर्दाखेरि अब हामी सबैजना भेला भएर तपाईँ हामीको एउटा सभा राखेर सबैलाई निमन्त्रणा गरेर अब आउने भावी सन्तान लाई पनि यसो दाजुभाइ दिदीबहिनीहरूलाई पनि यसो राखेर चाहिँ अब हाम्रो यो सभालाई एकदिन राम्रोसँगले सभा राखेर चाहिँ सबै जनालाई सबै हाम्रो किराँत राई किराँतहरूलाई चाहिँ यो कुरो विषय लिएर चाहिँ जनाउँनु पाऔँ जनाऔँ है भनेर चाहिँ अब तपाईँसँग अब सर सल्लाह हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ

हजुर हजुर हजुर हजुर हजुर हुन्छ हुन्छ हुन्छ अँ तपाईँलाई हुन्छ राखेँ ल अँ हुन्छ ओके